मलाई थाहा भएको कार्डहरू चाहिँ अब डेबिट कार्ड क्रेडिट कार्ड हो अब यो डेबिट कार्डहरू चाहिँ अब हामीले कता चलाउनु सक्छ भन्दाखेरि चाहिँ अब हामीले विथड्रहरू गर्नुसक्छ पैसा एटिएमहरूबाट अनि ब्याङ्कहरूबाट पनि गर्नुसक्छ अन्त यो क्रेडिट कार्डहरू चाहिँ केमा युज हुन्छ भन्दाखेरि चाहिँ अब कतिबेला अब हाम्रोमा पैसा हुँदैन त्यतिबेला अब हामीले क्रेडिट कार्ड युज गरेर ईएमआईहरूमा पनि हामीले अब अरू प्रोडक्टहरू पनि निकाल्न सक्छौँ अब डेबिट कार्डहरू चाहिँ अब मैले प्रायः युज भएको जस्तो लाग्यो किनभने हामी अब म चाहिँ एज अ स्टुडेन्ट हो अब किनभने म क्रेडिट कार्डको लागि एलिजिबल पनि छुइनँ त्यही भएर चाहिँ अब कतिजना एलिजिबल हुन्छ उनीहरूले चलाउनु हुन्छ तर अब क्रेडिट कार्डको युजेसहरू चाहिँ अब